म चाहिँ बाग्राकोट मा बस्छु र यहाँ चाहिँ धेरै यहाँबाट यहाँ चाहिँ धेरै राम्रो राम्रो टुरिज्म एरियाहरू छ जस्तै दार्जिलिङ दार्जिलिङमा मान्छेहरू धेरै टुरिस्टहरू घुम्नु आउँछ र त्यहाँनेरि धेरै राम्रो राम्रो जगाहरू छ जस्तै दार्जिलिङको चौरस्ता दार्जिलिङको चौरस्ता भयो घुम घुम रेल त्यो टोय ट्रेन अनि धेरै राम्रो राम्रो छ दार्जिलिङमा जगाहरू जस्तै टाइगर हिल धेरै राम्रो राम्रो दार्जलिङमा उयोहरू छ दार्जिलिङमा मान्छेहरू दार्जिलिङ आएर धेरै मान्छेहरू फर्किन खोज्दैन र त्यहाँनेर धेरै राम्रो राम्रो जगाहरू छ र त्यहाँबाट त्यहाँबाट अर्को जगा हेर्यौँ भने हामी कर्सियङ कस्तो राम्रो जगा छ त्यहाँको रोडहरू कर्सियङ त्यो डाँडा कुन्नि के टावर अनि त्यहाँदेखि कालिम्पोङ पनि धेरै राम्रो जगा छ कालिम्पोङमा पनि मान्छेहरू धेरै घुम्न आउँछन् र कालिम्पोङमा डेलो कहाँ कहाँ कालिम्पोङको मेन जाने घुम्नु जगाहरू चाहिँ त्यहाँनेरि लाभाको बाटो मान्छेहरूले धेरै हामी धेरै फोटोहरू खिच्छौँ र त्यहाँदेखि धेरै हाम्रो फोटोहरू पनि आउँछ र त्यहाँनेर राम्रो बाटो छ घुम्ती छ राम्रो जाडो जगा छ र कालेम्पोङमा प्याराग्लाइडिङ पनि हुन्छ मान्छेहरू धेरै त्यहाँनेरि गर्छन् र त्यहाँनेरि त्यहाँनेरि धेर राम्रो राम्रो घुम्ने जगाहरू छ त्यहाँदेखि चाहिँ के आउँछ भन्दाखेरि चाहिँ बाग्राकोट हामी बसेको जगा बाग्राकोट पनि धेरै राम्रो छ यो चाहिँ टी गार्डन एरिया हो टी गार्डन एरिया हो यहाँनेर चाहिँ सबै हरियालीहरू छ र अलिकति अगाडि स्टार्टिङ टी गार्डन देखिन्छ र पछाडी हाम्रो बाग्राकोट बाग्राकोट भित्र लेस रिभरहरू छ राम्रो राम्रो रिभरहरू छ बाख्री माउन्टेनहरू छ लेस रिभरको त्यो माथि माउन्टेनहरू छ अनि यो पहाडहरू राम्रो राम्रो देखिन्छौँ हामी त्यहाँनेरि